सर्वप्रथम त मेरो बस्ने जुन चाहिँ डेरा छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा परेको हुनाले कलहरूको सुविधा पनि उपलब्ध छ र मैले त्यो कलको पानी उपभोग गरिरहेको छु र मेरो जीवनमा यसले कुनै पनि किसिमको फरक पारेको छैन र जसरी नगर अञ्चलतिर कल भए तापनि त्यसमा आइरनयुक्त पानीहरू आउँछ त्यस्तो चाहिँ मेरो क्षेत्रमा हुँदैन र त्यो नहुनाका कारण पनि वनजङ्गल रुखपात धेरै भएकाले गर्दा होला र मैले उपभोग गर्ने पानी नगर अञ्चलको तुलनामा धेरै नै सफा र शुद्ध रहेको छ